ए दाजु तपाईँ के भन्छ त्यो दार्जिलिङको कति पो हो तपाईँको गाडीको नम्बर भन्नु होस् त सैँतिस पचपन् हो ए तपाईँ दार्जिलिङको के पो भन्छ दार्जिलिङ लाइनको गाडी चलाउनु हुन्छ होइन तपाईँ ए होइन मलाई दार्जिलिह जानु थियो कि त्यसले गर्दाखेरि तपाईँलाई फोन गरेको नि हजुर भोलिको लागि हामी कति बजेको समय भन्दा अब बिहान छिटै गर्ने है हामी चार चारजना छ तपाईँले दार्जिलिङसम्म कति लिनु हुन्छ किन भने चार पाँचजना रिजर्भको लागि कुरा गर्नु थियो त्यही भएर फोन गरेको नि आमामाम दाजु कहाँ बत्तिस तेत्तिस सयको कुरा गर्नु भएको हौ बिस पच्चिस बिस पच्चिस सय होइन र बिस पच्चिस सयमा लान्छ होइन र टिस्टासम्म मात्र हो बिस पच्चिस सयमा त्यस्तो चाहिँ नगर्नु होस् दाजु कस्तो जिस्कनु हुँदा रहेछ हौ तपाईँ त म त फेरि दुई दुई हजार पच्चिस सयमा गएको जस्तो लाग्छ लिन्छ जस्तो लाग्छ अरूले पेडा खाने ठाउँसम्मको लागि चाहिँ त्यति हो पैँतिस ए खास चाहिँ पैँतिस सय हो तपाईँले चाहिँ बत्तिस सय गरिदिन्छु भन्नु भएको मलाई त्यसो भए होइन दार्जिलिङको धाम जानु थियो यहाँबाट म भन्छु नि तपाईँलाई कल गरेर फोन गरेर होइन होइन बिहान जाने दाजु तर बाह्र त आफ्टरनुन त बाह्र बजे पछाडि त फेरि पानीहरू पर्ला बाटोहरू ठिक न होला हुन्छ हुन् तपाईँलाई जति बेला कल गर्दा पनि हुन्छ होइन ए हुन्छ त त्यसो भए पक्का होइन त दाजु ए हवस् हुन्छ हुन्छ म बिहान फोन गर्छु नि है तपाईँलाई